हेलो दवाई दोकाने हो ए हजुर हजुर मलाई चाहिँ त्यो दवाई लिनु थियो कि एउटा त्यो आमा बिमारी हुनुहुन्थ्यो र चाहिँ आमाको लागि आमालाई त्यो डक्टर देखाएको थियो अनि डक्टरले त्यो दवाई लेखिदिनुभएको छ र म चाहिँ यो फोनमा नै दवाई पाउँछ कि भनेर कल गरेको हजुर छ छ यो ग्यास हजुर ग्यास ग्यासको दवाई छ कि स्पासमोलर र अक्साइट टेरीमेसिन भन्ने हजुर अँ एकजना एकजना कसलाई हुन्छ कि एकजना भाइलाई म लिनु पठाउँछु नि हुन्छ हुन्छ हुन्छ हुन्छ उसको कति पर्छ होला त्यो त्यो दुइटा दवाईको दाम ए ए हुन्छ हुन्छ हुन्छ उसो भए दवाई चाहिँ लिनु पठाउँछु पैसा चाहिँ फोन पे नै गर्छु हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ थ्याङ्क यू ल म पठाउँदैछु हुन्छ हुन्छ थ्याङ्क यू